किसानहरूले अब आफ्नो जानवरहरू त अब सुरक्षित होस् स्वास्थ्य होस् भनेर चाहना राख्छन् रोगहरू अब पशु पशुहरूको रोगहरू अब आफूलाई नसरोस् भनेर त अब सचेत नै हुन्छन् त्यसको लागि चाहिँ अब कृषकहरूले हप्तामा अथवा महिनामा स्वास्थ्य जाँचहरू गराउने भ्याक्सिनहरू गर्ने ग गर्ने गर्छन् सचेत कृषकहरूले अब प्रायः त अब गाउँबस्तीमा त्यस्तो अवसरहरू पाइँदैन किनभने अब सबै व्यस्त हुन्छ पशुपालनदेखि लिएर आफ्नो खेतीपाती आफ्नो रोजगार आदिले व्यस्त भएको कारणले अब पशुहरूमा अब एकदम लगनशीलताका साथ नै ध्यान दिन त सकिँदैन तर अब कति सचेत कृषक कस पशुपालकहरूले चाहिँ अब पशुको हेरचाह गर्छन् होइन दबाई पानी दिने भिटामिनहरू खुवाउने विभिन्न रोगका औषधिहरू खुवाउने होइन ज्वरोहरू नआओस् भनेर भ्याक्सिनेसनहरू गर्ने गर्ने गर्छन् त्यो चाहिँ अब पशुहरूलाई रोग नलागोस् अथवा त्यो रोग लागिहाले पनि मान्छेमा आफूमा नसरोस् भनेर उनीहरू सचेत छन् अब खासमा चाहिँ अब नियमित स्वास्थ्य जाँच गर्नसकियो भने खोपहरू लाउनसकियो भने चाहिँ अब धेरै नै अब लाभदायक पशुहरू पनि सुरक्षित आफू पनि सुरक्षित हुनेभयो जानवरहरूको कारणले पशुहरूबाट आफूमा अब मान्छेमा सर्ने रोगहरूको जानकारी त अब मलाई खासै छैन